मैले चाहिँ कालिम्पोङमा हाट ब लागेको बेला है से सेल लागिरहेको थियो त्यतिखेर चाहिँ मैले एउटा नानीको स्कुलको ब्याग किनेको थिएँ है एकदम राम्रो रहेछ त्यो उयो त्यो ब्याग चाहिँ अहिलेसम्म खपिरहेको छ यति दामी कपडा पनि दामी छ कपडा पनि दामी छ एकदम मज्जाले खप्छ तपाईँहरूले पनि अब किन्नु चाहनुहुन्छ भने चाहिँ सेल लागेको बेला कालिम्पोङ हाटबजारमा मङ्गलबार र बुधबार र शनिबार लाग्छ है तपाईँहरू आएर किन्नु सक्नुहुन्छ है कस्तो राम्रो राम्रो कपडाको छ एकदम खब्बर मैले किनेको झ तिन वर्ष पुग्यो है तपाईँहरूले पनि किन्नु सक्नुहुन्छ त्यहाँ आएर